मलाई चाहिँ सानोदेखि नै नाच्नुहरू चाहिँ एकदमै मनपर्ने हो त्यही भएर चाहिँ हाम्रो समाजमा चाहिँ वर्षै पिछे एउटा प्रोग्राम राख्थ्यो एजिएम भन्ने एउटा प्रोग्राम राख्थ्यो होइन त्यसमा चाहिँ उनीहरूको समाजको मिटिङ सक्किएर चाहिँ हाम्रो डान्सहरू हुन्थ्यो नाचको प्रक उत्योहरू प्रतियोगिताहरू हुन्थ्यो होइन त्यसमा चाहिँ म जहिले जुन चाहिँ साल म सानोदेखि नै मैले भाग लिँदै लिँदै लिँदै आएको अनि म धेरैचोटि त्यसमा मैले पहिलो स्थान पनि ओगटेको थिएँ धेरै धेरै अनि म बिस्तारी बिस्तारी स्कुलतिर पनि नाच्न थालेँ स्कुलमा पनि मलाई बोलाउन थाल्यो अनि स्कुलतिर पनि नाच्न थालेँ अनि स्कुलमा पहिला चाहिँ म स्कुलमा पहिला चाहिँ म त्यस्तो राम्रो थिइनँ किनकि एकदमै राम्रो राम्रो डान्सरहरू थियो होइन तर उनीहरूकोबाट सिकेँ मिसहरूकोबाट मैले राम्ररी सिकेँ अन्त स्कुलमा नि फर्स्ट सेकेन्ड त्यसरी हुँदै हुँदै हुँदै आएँ अन्त हाम्रो गाउँमा चाहिँ उत्यो सिल्क रूट हाट भन्ने एउटा ठुलो प्रोग्राम भएको थियो ठुलो प्रोग्राम भएको थियो त्यहाँनिर चाहिँ कहाँ कहाँदेखिको यहाँनिर यहाँ भारतको कहाँ कहाँ कुनादेखिको नै मान्छेहरू आएको थियो कालिम्पोङको मात्रै होइन भारतको कता कता कुनादेखि मान्छेहरू नाच्नुको लागि आएको थियो अनि हामी मेरो साथी हामीले चाहिँ एकदमै मज्जाले मन लगाएर सिकेको थियो होइन कस्तो कस्तो राम्रो डान्सरहरू आएको थियो अन्त त्यहाँनिर चाहिँ क्यास प्राइज राखेको थियो अनि मेरो म मेरो साथीहरू चाहिँ नाच्यो एकजना एकजना बाहिर कताको एकजना केटी चाहिँ प्रथम स्थान ओगटेको थियो तर मैले त्यत्रो जनामा पनि मैले चाहिँ सेकेन्ड भएको थिएँ म त्यहाँनिर हजारौँजना थियो त्यहाँ नाच्ने हामी हामी त्यहाँनिर भाग लिने मात्रै सिक्स्टी फाइभ जना थियो अनि त्यत्रोजनामा नि मैले सेकेन्ड भएको थिएँ अनि मैले क्यास प्राइज चाहिँ मैले दस हजार पाएको थिएँ अनि म एकदमै खुसी भएको थिएँ किनकि त्यत्रोजनामा मैले म सेकेन्ड भए पनि भएको थिएँ तर मलाई त्यो भाग लिनु भाग लिनु नै मेरो लागि चाहिँ एकदमै ठुलो कुरा थियो होइन र पनि म त्यो कुराको लागि चाहिँ एकदमै खुसी छु अनि म यसरी नै अरू अरू अरू कम्पिटिसन यस्तो प्रतियोगिताहरूतिर पनि म भाग लिँदै लिँदै जाने छु धन्यवाद